अब जस्तै अब हामीले अब स्कुलहरूमा एउटा प्रोजेक्ट बुझाउन जाँदाखेरि मेरो त्यति बेला एकैवटा त्यहाँनिर मेरो भुल भएको थियो होइन त्यो प्रोजेक्टमा चाहिँ के हो भन्दाखेरि चाहिँ जुन चाहिँ टपिक थियो हाम्रो टपिकमा चाहिँ तिनवटा दिएको थियो तिनवटामा चाहिँ सेकेन्डको गर्नु भन्नुभएको थिएछ त्यसमा चाहिँ मैले थर्डको गरेर बुझाउँदाखेरि चाहिँ अनि स्कुलमा जब प्रोजेक्ट बुझाउन जाँदाखेरि चाहिँ त्यो गल्ती देख्दाखेरि त्यहाँदेखि मैले हतार हतार अर्को पेजमा अर्को नयाँ टपिकमा लेखेर त्यो कुरो चाहिँ मैले बुझाएँ